मैले चाहिँ विशेष गरेर सबै प्रकारका नै बिरुवाहरू रोप्ने र हुर्काउने गर्छु जस्तै पहिलो प्रथम त गुवा भयो निम्बू भयो है तपाईँको साग सब्जी हुन्छ खोर्सानी भयो समयमा साग लाउने गर्छु मूला आलु है अनि फुल फुल पनि एउटा माध्यम नै हो हुर्काउने यसलाई बेच्ने काम गर्छु फुलहरू मसिनो बिरुवाहरू सार्ने काम गर्छु अनि हाम्रो अलैँची छन् बारीमा अलैँची कुचो कुचोहरू पनि हामी रोप्ने गर्छौँ केरा भयो धेरै छ यस्तो प्रकारको लौका भयो समय काँक्रा भयो अनि फर्सी भयो यस्तो सिमीहरू भयो तुने बोडीहरू भयो यस्तो साग सब्जीहरू म रोप्ने गर्छु र उखु भयो तपाईँको नरिवल भयो लिची भयो आँप भयो यहाँ धेरै प्रकारको बिरुवाहरू चाहिँ म रोप्छु र छ पनि हुन्छ पनि